कालिम्पोङ जिल्ला मुख्य सामाजिक कार्यालय र विकास कार्यक्रम र पहलहरूमा चाहिँ अब यस्तोहरू छ होइन कतिवटा एनजिओहरूले होइन अब कतिजना दुःख बिमार हुने होइन बजारतिर कतिजना बिमारहरू भएर लड्नेहरू हुन्छ कतिजना प्रेसरले लड्नेहरू हुन्छ उनीहरूलाई यसो ट्रिटमेन्टहरू गरिदिइराखेको हुन्छ होइन कतिजना अब फोकटमा त्यस्तै हुन्छ लाटालुटीहरू त्यो घरद्वार नभएकोहरू उनीहरूलाई पनि कतिवटा हेल्पहरू गरिरहेको नै हुन्छ होइन अन्त मेन कुरा चाहिँ त्यही हो अब होइन कत्ति त्यो एनजिओहरूले चाहिँ मेडिकल क्याम्पहरू पनि राखिदिइरहेको हुन्छ ब्लड डोनेसन क्याम्पहरू पनि राखिदिरहेको हुन्छ होइन इनभाइरोमेन्ट अवेरनेस प्रोगामहरू पनि गरिरहेको हुन्छ होइन अन्त त्यही छ अहिले चाहिँ अन्त र मेन कुरा चाहिँ अब हामलाई गभर्मेन्टले दियो भन्दाखेरि चैँ त्यही हो केटीहरूलाई एउटा रूपाश्री भन्नेहरू होइन कन्याश्री भन्नेहरू दिइरहेको छ होइन अन्त एउटा लक्ष्मी भण्डारहरू होइन त्यहीहरू दिइरहेको छ त्यति नै हो